मलाई चाहिँ यति बेला चाहिँ म जब टेन पास गरेको थिएँ त्यति बेला चाहिँ एयर होसटेसको लागि म भर्नु गएको थिएँ त्यति बेला चाहिँ घरमा सबसँग सजेस्ट गर्दाखेरि चाहिँ मेरो घरकाहरूले चाहिँ मलाई यसमा सहयोग गर्नु भएन किनकि अब आमाहरूको मेरो घरको परिवारको के छ भन्दाखेरि चाहिँ मलाई चाहिँ अझ पढ्नु भनेको छ तर मेरो इच्छा चाहिँ एयर हस्टेस बन्नु थियो अनि आमाले चाहिँ मलाई हरएक कुरामा सहयोग गर्थ्यो तर यसमा चाहिँ यो सल्लाहमा चाहिँ अलिकति मेरो सहयोग गर्नु भएन यो सल्लाहमा चाहिँ मेरो आमाले तँलाई पढ्नै भन्नु भएको छ यस कारणले गर्दाखेरि चाहिँ मैले मेरो आफ्नो जुन चाहिँ निर्णय थियो त्यसलाई चाहिँ अलिक उयो गर्नु पर्यो